टेक्नोलोजीले जीवनमा साह्रै कुरा सजिलो पार्छ जसरी हामी यहीँ बसेर अब कहाँदेखि कहाँ पुगेर हेर्न सक्छौँ हामीले हामीले अब हुन्छ नि अब कहाँदेखि कहाँ पुगेर हेर्न सक्छौँ जसरी हामी टेक्नोलोजीमा जसरी भयो होइन नेट नेटको अन्तरालले हामी जे पनि सर्च गर्न सक्छौँ जहाँ पनि हेर्न सक्छौँ जे पनि गर्न सक्छौँ मज्जा आउँछ अब यसको नयाँ अब निकालेको नयाँ टेक्नोलोजीहरू हुन्छ नि यसरी